भाइलाई अलिकति सल्लाह लिनुपऱ्यो भाइ अब भोलिको दिनको निम्ति भाइको गाडी मलाई खाँचो पऱ्यो भाइको कत्तिको फुर्सदमा छ भोलिको दिन चाहिँ अब बिहानै गएर अब कति समय लाग्छ वहाँ मेरो अलिकति ट्रिटमेन्ट पनि चल्छ होला सायद अनि धेरैवटा काम पर्छ होला मलाई र समय लाग्छ र जान आउनको लागि भाइले कति भाडा लिनुहुन्छ र अलिकति भाइले सोचविचार गरेर अलिकति मलाई अलिकति वृद्ध अवस्था भएको बुढोलाई अलिकति चिप नि गरिदिन्छ होला भन्ने आशा पनि राखेको छु र भाइ अब भोलिको दिन चाहिँ अलिकति चाँडै गरेर जानुपर्छ होला कि जस्तो लाग्छ किनभने अहिले समय अब कति बेला अब बाटोघाटोको कुरा हो बर्खाको समय छ बाटो अब घाम लाग्दालाग्दै पनि पहिरो पनि जानुसक्छ त्यसले गर्दाखेरि अलिकति चाँडै गएर कामहरू बनाउँ भन्दैछु म र भाइले मलाई अलिकति समय पनि दिने अनि भाडा पनि अलिकति कममा गरिदिने भन्ने आशा राख्दैछु तर अब त्यही त्यति बेलै हुन्छ कुरा चाहिँ अहिलेतिर चाहिँ भाइको भोलिको दिन चाहिँ अलिकति चाँडो गरेर आइदिने बिहान चाँडो गयो भनेदेखि चाहिँ मैले वहाँ गएर धेरैवटा समय पाउँछु पनि धेरै काम गर्नपाउँछु भनेर र भाइ चाँडै आइदिनुपर्छ है बिहान चाहिँ ल यति अनि भाडाको विषयमा पनि मलाई भनिदिने ल धन्यवाद